मलाई खाना पकाउनु मन पर्ने चाहिँ मासु भात हो र म चाहिँ धेरै मासुहरू पकाउँछु जस्तो कि खसीको मासु पोल्ट्रीको मासु लोकल कुखुराको मासु अनि त माछा माछा पनि म पकाउँछु एकदमै मिठो हुन्छ र यसलाई चाहिँ मजाले पकायो भने धेरै राम्रो हुन्छ र कतिजनाले चाहिँ माछा मासुहरू खाँदैन र उनीहरूलाई चाहिँ हामी पनिर बनाएर दिन्छौँ पनिर पनिर पनि धेरै राम्रो हुन्छ र मलाई पनि पनिर चाहिँ धेरै मन पर्छ म चाहिँ अरू मासुहरू चाहिँ त्यति साह्रो खाँदिन र मलाई मन पर्ने भनेको चाहिँ पोल्ट्रीको मासु हो पोल्ट्रीको मासु चाहिँ पुरा मिठो हुन्छ र मलाई चाहिँ मन पर्छ पकाउनु पनि र मेरो घरमा चाहिँ धेरै बेसी मात्रामा मन पराउने भनेको चाहिँ मासु हो लोकल कुखुराको मासु सब्जी अनि त मलाई चाहिँ लोकल कुखुरा मन पर्दैन मलाई चाहिँ खालि पोल्ट्री मन पर्छ र म चाहिँ बेसी भनेको चाहिँ त्यही नै पकाउँछु र मलाई पकाउनु पनि राम्रो लाग्छ पुरा मन पर्छ र त्यो चाहिँ मैले पकाउँछु र मैले पकायोभन्दा मैले पकाउने पकाएर सबैलाई दिन्छु म मात्रै खाँदिन हाम्रो घरमा पाहुनाहरू आए भने पनि मलाई पकाउन मन लाग्छ मासु मासु भात दाल बनाउँछु अनि त सबै फ्यामेलीहरू बसेर एकदमै इन्जोय गरेर हामीहरू इन्जोय गरेर चाहिँ अनि त खान्छौँ सबैजना फ्यामिलीहरू मिलेर हामी आफन्त हाम्रो सबैजना आबेन आमेनहरू सबैलाई पकाएर खिलाउँछु मासु एकदमै मिठो लाग्छ र मलाई पनि धेरै मन पर्छ